कालिम्पोङमा चाहिँ टुरिस्ट फेस्टिभल चाहिँ ठन्डा महिनाको टाइममा हुन्छ त्यहाँनिर चाहिँ खानापिना पनि नेपालीहरूको दामी दामी हुन्छ लुगाफाटा पनि टु राम्रो राम्रो हुन्छ टुरिस्टहरूले पनि किन्द किन्छ सबै नेपाली दाजुभाइहरूले पनि किन्छ खानापिना पनि धेरै राम्रो हुन्छ बेलुकाको चाहिँ छ बजीदेखिको बेलुका दस बजीसम्म चाहिँ टुरिस्ट फेस्टिभल लाग्छ